हेलो हजुर सुन्दैछु भन्नुहोस् ए हजुर हजुर तपाईँको हो गाडी हजुर मैले गरेको थिएँ अँ होइन त्यही त कालेबुङमा चाहिँ अब कहाँ कहाँ चाहिँ त्यस्तो टुरिजम स्पटहरू चाहिँ कहाँ कहाँ चाहिँ घुम्नेलाइकको छ त्यो टुरिस्टहरूलाई त्यो जानकारी दिनुपर्ने भएको छ कि अब कहाँ कहाँ चाहिँ तपाईँको कति जग्गा छ टुरिजमहरू यो घुम्नेलाइकको अच्छा तपाईँको भनेपछि एउटा डेलो छ होइन डेलो अच्छा डेलो डेलो अरू के छ अरू पनि छ अच्छा अच्छा अच्छा त्यसो भने तपाईँ कति लिनुहुन्छ त्यो सबै त्यो मङ्गलधामदेखि लिएर डेलो दुर्पिन जतिवटा छ टुरिस्ट स्पटहरू त्यो भिजिट गर्नको लागि कति लिनुहुन्छ अच्छा त्यसो भने कन्फर्म भयो तपाईँको त्यो गाडी चाहिँ है अच्छा अच्छा एक दिन अच्छा एक दिनमा त्यो सबै घुम्नसक्छ होइन घुम्नसक्छ टुरिस्टहरूले कभर गर्नसक्छ अच्छा हुन्छ ओके